मेरो क्षेत्रमा अब त्यही प्रख्यात स्कुलहरू चाहिँ सरकारी गैर सरकारीहरू छ अब सरकारीमा चाहिँ युनाइट एकाडेमी भन्ने एउटा बा बाङ्ग्ला माध्यमको विद्यालय छ र अब त्यसरी प्राइभेट होइन थुप्रै छ अब एयर र्फोस इङ्ग्लिस स्कुलहरू छ बुन इङ्ग्लिस स्कुलहरू छ होइन ती स्कुलमा अब राम्रो छ तिनीहरू चाहिँ होइन अब कम्पेयर टु अरू यहाँनेरि अरू भाषीको स्कुल नेपाली हिन्दी भाषीहरूको नेपाली स्कुलहरू छ अब त्यहाँ चाहिँ अलिकति शि शिक्षाको गुणस्तर चाहिँ अलिकति खराब छ किनभने चाहिँ अब नेपाली हिन्दी माध्यमको विद्यालयहरू भएको कारणले गर्दा शिक्षकहरूको कमी पनि भइरहेको छ होइन त्यसको साथ साथमा अब बङ्ग्ला अब म मूलतः पश्चिम बङ्गालमा बङ्ग्ला भाषी बेसी भएको कारणले गर्दा त्यो युनियन एकाडेमी जुन चाहिँ बाङ्ग्ला माध्यमको विद्या विद्यालय छ त्यसमा चाहिँ अब धेरै मात्रमा शिक्षकहरू पनि छ होइन तर नेपाली हिन्दी भाषीहरूलाई चाहिँ सबभन्दा झेल्न परेको समस्या नै एक त सर गुरुआमाहरूको कमी हुन्छ त्यही माथि फेरि अब त्यस्तै छ थुप्रै प्रब्लमहरू छ अब धेरै ठुलो एरियामा एउटा मात्र स्कुल होइन जहाँनेरि चाहिँ यति साह्रो विद्यार्थीहरू हुन्छ कि अब क्राउड कन्ट्रोल गर्नु सक्दैन एउटा क्लासमा डेढ सयदेखि दुई सयजनाहरूसम्मको विद्यार्थीहरू हुन्छ र एकजना टिचर्सले हेर्नुलाई एकदम असु असुविधाहरू भइरहेको छ र त्यही कारणले गर्दा चाहिँ म चाहिँ मेरो कति विद्यालयहरूबाट म कतै नै सन्तुष्ट छैन होइन अब किनभने एउटा विद्यालय विद्यार्थीहरूलाई चाहिँ एउटा क्लासहरुममा राम्रोसँगले पढाउनुको लागि तिसदेखि चालिस विद्यार्थी हुनु पर्छ होइन अन्त एकजना टिचर्स हुनु पर्छ अनि तर प्राइभेट स्कुलमा चाहिँ त्यस्तो छ होइन हाम्रो त्यो त्यही प्रब्लमहरू छ